हेलो ए यो दार्जिलिङको हिलभ्यु होटल हो ए मैले दुई दिन अगाडि के अरे बुक गरेको थिएँ कि अनि हजुर बुक गरेको छु अन्त के अरे हामी फ्यामिली आउने भनेको यसमा खानाहरू चाहिँ कस्तो कस्तो भेराइटिजकोहरू पाउँछ होला हजुर

ए चाउमिन मोमोहरू चाहिँ यो चाहिँ बिहानको ब्रेकफास्ट होला है ए अन्त मोमो चाहिँ कस्तो टाइपको हुन्छ अब के अरे भेज हुन्छ कि ननभेज हुन्छ ए अन्त मासु चाहिँ के केको के अरे लगाउँछ त्यसमा मोमोमा ए हजुर ए ए त्यसमा नि फेरि अलग अलग प्राइस होला नि एक प्लेटको

ए त्यही त ए अन्त ल लन्चमा चाहिँ के के वान अफ् द मासु के के आइटम हुन्छ होला

ए ए बेलुकाको लागि चाहिँ मैले अर्डर गर्नुपर्ने ए उसो ग के अरे हामी त दसजना जस्तो फ्यामिली आउँदैछ कि अन्त त्यो अर्डर गरिराखौँ भनेर नि दसजना जस्तोको लागि चाहिँ मोमो चाहिँ के अरे रेडी गरेर राखिदिउँ के अरे राखिदिनु नि

ए हुन्छ ननभेज चाहिएको कि ननभेज बनाइदिनु अन्त चिकनमा बनाइदिनु नि चिकन हजुर हजुर टेनजना दसजना फ्यामिली ल हुन्छ

थ्याङ्क्यु